ए तपाईँ निलम ग्यासबाट बोल्नु भएको हो निलम ग्यास कम्पनीबाट ए के भन्दाखेरि चाहिँ तपाईँ मैले दस दिन जस्तो अगाडि ग्यास बुक गरेको थिएँ हो किन फेरि एक हप्ता अगाडि दसैँहरूले गर्दा म घर गएको थिएँ अनि मेरो ग्यास चाहिँ आएको थियो कि आएको थिएन त्यस्तो थाहा पनि भएन कलहरू पनि आएन मलाई हो अन्त एकपल्ट चाहिँ तपाईँहरूको हजुर आर्यन सुब्बाको नाममा भएको थियो होला ए हजुर हजुर बिस तारिक हजुर बिस तारिक नै हो ए हुन्छ हुन्छ ए हजुर हजुर धन अब कल पनि आउँछ जस्तो लागेको थियो मेरोमा चाहिँ कल पनि आएन नि त

हजुर हजुर हजुर हजुर हजुर छिटोभन्दा छिटो गऱ्यो भने चाहिँ कतिहरूसम्म चाहिँ हुन्छ होला दा मेरो डेलिभर ए हुन्छ त चेक गरिदिनुहोस् न हजुर हजुर घरमै त बस्छु फेरि दा यहाँ सिंहमारीमा घरसम्म नि आउँदैन रहेछ ग्यास यता माथि सिंहमारी स्ट्यान्ड कता आउनु पर्ने भन्ने सुनेको थिएँ हो त्यो पनि एकपल्ट बुझाइदिनुहोस् यहाँ त सिंहमारी हजुर हजुर हिमाली गाउँ नवीन ग्राम भनेर लेखिदिनुहोस् न हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ धन्यवाद ए हुन्छ दा